पहिला मेरो घरमा पाहुनाहरू आयो भने म हामीलाई सिकाउनुभएको छ कि यस् पाहुनाहरूलाई ढोग्नु अनि हामी पाहुनाहरूलाई सिटिङ रुममा राख्छौँ चियापानीहरू सोध्छौँ अनि राखेर यसो गफहरू गर्छौँ हालखबरहरू सोध्छौँ अनि हामी धेरै राम्रो व्यवहार गर्छौँ अन्त मलाई मनपर्ने पकाउने सामानहरू जो हुन्छ जसले मासुहरू खान्छ उसलाई म चिकन ग्रेभीहरू बनाएर दिन्छु अनि जसलाई जो मासुहरू खाँदैनन् उनीहरूलाई प मटर पनिरहरू बनाएर दिन्छु मलाई धेरै मनपरेको चाहिँ चिकन ग्रेभीहरू राम्रो लाग्छ चिकनमा हामीले चिकनहरू लिएर मेरिनेटहरू गरेर फ्राइहरू गरेर कोही बेला त फ्राई मिटहरू पनि गर्छौँ नभए चिल्लीहरू पनि बनाउँछौँ धेरै मनपर्ने चाहिँ चिकन ग्रेभी हो जसमा चाहिँ हामीले मसालाहरू पिस्छौँ धुलो खोर्सानी हर्दीहरू सबै हालेर फर्स्ट मेरिनेट गरेर राख्छौँ अनि चिकन चिकन फ्राई गरेर अनि मसालाहरू पकाउँछौँ मसलाहरूमा धेरै प्रकारको मसलाहरू हाल्छौँ मिठो मिठो गन्हाउने मसला गरम मसलाहरू हाल्छौँ अनि हालेर मजाले पकाएर आधी घन्टाजस्तो पकाएर मजाले भातहरू पनि पलाउहरू पकाइदिन्छौँ हामीले आयो भने अन्त साइडमा पापडहरू पनि राखिदिन्छौँ त्यो अरू न मासु नखानेहरूलाई चाहिँ मटरहरू बनाई मटर पनिरहरू बनाइदिन्छौँ जसमा अब एकदम काजु उयोहरू हालेर मसलाहरू हालेर मेन त काजुहरू हालेर मसलाहरू बनाएर त्यसलाई फ्राईहरू गरेर राम्रो पकाएर मिठो मिठो पकाएर चाहिँ हामी दिन्छौँ स दिन्छौँ